हाम्रो गाउँमा चैँ एम्बुलेन्सको यातायातको निम्ति चाहिँ एकदमै धेरै नै चुनौतीहरू छ धेरै असुविधाहरू छ हाम्रो गाउँमा पुरै यति ठुलो गाउँमा पनि एउटा पनि अहिलेसम्म एम्बुलेन्स त छैन अगर दिनमा त भइहाल्छ दिन दिनमा कुनै पनि एउटा एम्बुलेन्स बोलाएर हस्पिटलबाट हस्पिटलतिर फोन गरेर एम्बुलेन्स बोलाएर आउँदा पनि हुन्छ विशेष गरेर रातिको निम्ति प्रत्येक घरमा नै मसिना केटा केटी छन् बुढा बुढी छन् बिमारी भन्ने कसलाई कति बेला के हुन्छ भन्ने खाले हुँदैन र चाहिँ यातायातको लागि एम्बुलेन्स विशेष गरेर एम्बुलेन्स यातायातको लागि चाहिँ हाम्रो गाउँमा चाहिँ धेरै नै असुविधा छ